एक हजार पाँच सय पाँच हजार पाँच सय पचास पाँच हजार पचपन्न सय तिस एक लाख दस हजार दुई नौ लाख नब्बे हजार साठी